हेलो अमित सर ए हजुर सुन्नुहोस् न हौ त्यो गुड मर्निङ कि ऊ यस यो आउँदो रिपब्लिक डेको बारेमा नि अलिकति सर सल्लाह गरौँ भनेर फोन गरेको कि हामीले अब स्कुलबाट अब सेलिब्रेसन गर्ने भनेर त अब अस्ति सर सल्लाह भइहालेको थियो है अस्ति प्रिन्सिपलले पनि भन्नुभयो होइन योपालि चाहिँ अब टिचरहरूले नै अब एकदमै इनिसिएट इनिसिएटिभ लिएर चाहिँ काम गर्नुपर्छ भनेर होइन अनि अब त्यसको चाहिँ यो अलिकति के कस्तो प्रकारको कार्यक्रमहरू गर्नुपर्ने भन्ने विषयमा चाहिँ अलिकति सर सल्लाह गर्नु थियो हौ सर

हजुर

ए हजुर ए हजुर होइन त्यही त अब तपाईँलाई त थाहै छ हो म अब यसो कतिवटा कामले गर्दाखेरि छुट्टी लिएर बसेको मलाई त थाहा पनि थिएन हिजो पो मेसेज गर्नुभएछ सरले कि अन्त अब कार्यक्रम त गर्नु त हो तर अब के कस्तो खालको त्यो इभेन्टहरू राख्नुपर्ने होइन नानीहरूलाई अब जस्तै के कम्पिटिसनहरू जस्तो पनि गर्नु सक्यो भने राम्रो हुन्छ होला जस्तो अब मैले सोचेको चाहिँ हाम्रो जति पनि अब भारतका वीर सेनानीहरू छन् नि जो अब मारटियर्सहरू छन् होइन उनीहरूको नक्सा बनाएर चाहिँ त्यो नक्सा बनाउनुकै कम्पिटिसन पनि एउटा राख्न सकिन्छ कि भन्ने मलाई लागेको थियो कि हजुर हजुर हजुर

हजुर हजुर हजुर अँ कम्पि कम्पिटिसन त कम्पिटिसनै गर्नुपर्छ किन भनेदेखि कम्पिटिसन भयो भने चाहिँ विद्यार्थीहरूले पनि अलिकति त्यो चित्त लगाएर काम गर्छ है अनि त्यो त्यसै बित्थामा उनीहरूलाई गर उनीहरूलाई त्यसै यो गर् त्यो गर् भनेर थोप्यो मात्रै भनेदेखिन् चाहिँ उनीहरूलाई पनि अल्छी लाग्छ हो अन्त कम्पिटिसन भयो भनेदेखि चाहिँ बरु सानोतिनो यसो प्राइजहरूको पनि बन्दोबस्त गरिदिऊँ हो अन्त त्यो छब्बिस जनवरीको महत्त्व के कस्तो छ भन्ने बारे पनि त्यो एकदम सर्ट स्पिच टाइपको क्या त्यस्तो कम्पिटिसनहरू पनि गरौँ न जस्तै अब छ सात लाइनभित्रमा भनिसक्नु पर्ने हो अन्त छब्बिस जनवरी चाहिँ यस्तो यस्तो हो भनेर हो त्योहरू हुन्छ सर फेरि म हजुर हुन्छ सर म भोलि स्कुल आउँछु कि स्कुलमा बसेर मजाले यो विषयमा सर सल्लाह गरौँ न ल हुन्छ हुन्छ हुन्छ थ्याङ्कयु सर लु